मैले अनलाइनबाट एउटा रियलमी नाइन फोन किनेको थिएँ र त्यो फोनको चाहिँ ब्याट्री पनि एकदमै कमजोर रहेछ तपाईँको छिट्टो ब्याट्री सकिहाल्ने अनि तपाईँको क्यामरा क्वालिटीको कुरा गर्नु पर्दाखेरि पुरै फाट् फाट्दोरहे राम्रो क्वालिटी पनि आउँदैन रहेछ अनि त्यसको गेम खेल्दाखेरि फोन पनि छिट्टो तात्तिने र चलाउँदाखेरि पनि पुरा अड्किने समस्याहरू देखापऱ्यो